मैले अस्ति होइन पेन्ट किनेको थिएँ होइन मलाई एकदमै मनपऱ्यो मैले लगाएँ चार दिन भयो लगाएको मैले होइन अनि म त्यो लगाएर सुतेँ पनि सुतेर एकदम भोइस ए के अरे भुसहरू उठेन पुरै एकदम राम्रो लाग्यो मैले साथीहरूलाई मैले भनेँ साथी यो किन्यो पेन्ट किनेँ मलाई राम्रो लागेको थिएन यो तिमीहरूलाई राम्रो लाग्छ होला किन राम्रो छ एकदम भनेँ मैले होइन साथीहरूलाई पनि एकदम राम्रो लाग्यो मलाई होइन त्यो क्वालिटी हेर्दाखेरि होइन एकदम मलाई मजा लाग्यो लगाउँदाखेरि पनि होइन लगाउँदाखेरि कम्फोर्टेबल लाग्ने होइन थुप्रो साथीहरूलाई भन्यो मैले भन्ने साथी तँलाई म किनेर ल्याइदिऊँ किनेर ल्याइदिन्छु भनेँ होइन मैले साथीलाई साथीहरूले अँ ल्याइदे न त भन्यो होइन साथीहरूले अब किनिदिन्छु अब होइन एकदम साथीहरूले पनि मेरो पेन्ट हेरेर पुरा मनपराए राम्रो छ ए राम्रो रहेछ भने होइन यो चाहिँ एकदम राम्रो लाग्यो मलाई होइन त्यो पेन्ट किनेर चाहिँ राम्रो लाग्यो अनि फेरि पेन्ट है चार दिनको लगाएर एकदम पुरा एकदम कता कता गएँ त्यो पेन्ट लगाएर एकदम कम्फोर्टेबल लागेर त्यो पेन्ट किन्दाखेरि मलाई पाँच रुपियाँ लाग्यो होइन पाँच सौ रुपियाँ लाग्यो मलाई एकदम लाग्यो पुरा एकदम बेसी दामको जस्तो लाग्यो तर होइन एकदम बेसी दामको जस्तो लाग्यो तर पुरै राम्रो क्वालिटी पायो होइन पेन्ट त्यही पुरै राम्रो लाग्यो मलाई अनि त्यही कुरा राम्रो लाग्यो होइन साथीहरूलाई मैले किन भनेको छु साथीहरूले किन्छ अरे किन्छ अरे होइन थुप्रैहरू अब किन्छ अरे साथीहरूले पनि मैले अन्त मेरो भाइ मेरो आशीषलाई भनेँ होइन भाइ यो पेन्ट राम्रो छ होइन किन भनेर आशीष भाइले किन्ने भनेको छ होइन अनि मैले भने पाँच सौ रुपियाँ मात्रै लाग्छ होइन मैले किनेको थियो राम्रो आएको छ पेन्ट अनलाइनबाट होइन मैले भनेँ अँ ल भन्यो भाइलाई अन्त मैले मेरो पेन्ट दिएँ माग्यो पेन्ट भाइलाई पुरा कम्फोर्टेबल लाग्यो अरे अन्त थुप्रै राम्रो होइन